ए हजुर तपाईँको भेज चाहिन्छ कि नन भेजमा ए नन भेजमा तपाईँको मोमो हुन्छ चाउमिन हुन्छ थुक्पा हुन्छ स्याफाले हुन्छ टाइपो हुन्छ त्यसमा तपाईँ के खानु चाहनुहुन्छ हजुर नन भेजमा तपाईँको सुँगुर हुन्छ सुँगुर गोरु हजुर सुँगुरको हुन्छ गोरु हुन्छ अन्त चिकन हुन्छ अन्त तपाईँले भैँसी पनि पाउनुहुन्छ हजुर

होइन सब्जीहरू पनि मिक्स गरेको हुन्छ गाजर हुन्छ अन्त क्यापसिकन पनि हुन्छ

हजुर हजुर हजुर कति प्लेट मोमो हजुर कति प्लेट मोमो हजुर ए हजुर त्यसो भए दुई प्लेट मोमो दुई प्लेट थुक्पा ए अचार पनि पठाइदिनु ए अन्त अरू के अरू केही चाहिन्छ कि हजुर हजुर भन्नुहोस् हजुर खानाहरू पनि पाइन्छ होइन अहिले नै गरिराख्दा पनि भइहाल्छ तपाईँको त्यो टाइममा छिट्टो छिट्टो गरिदिइहाल्छ अहिले नै अर्डर गर्नु भयो भने तपाईँको छिट्टो भइहाल्छ हजुर तपाईँ डिनरको लागि चाहिँ के अर्डर गर्नुहुन्छ हजुर नर्मल चिकन हजुर हुन्छ त्यसको लागि हजुर तपाईँलाई कति छिट्टै चाहिएको कि अलिक ढिलै चाहिएको हाम्रो फिप्टिन मिनटमा त भइहाल्छ हजुर ए हजुर तपाईँलाई त म त्योभन्दा अगाडि नै अलिकति अगाडि नै पठाइदिन्छु हजुर रुम नम्बर कति भन्नुभयो रुम नम्बर कति भन्नुभयो हुन्छ हुन्छ थ्याङ्क यू